हेलो गुड मर्निङ्ग सर

म स्टुडेन्ट क्या सर ए हाम्रो हाम्रो पाँच तारिक उयो छ हौ सर टुर्नामेन्ट छ फाइनल भनौँ न त्यसको लागि चाहिँ अब सर प्र्याक्टिसहरू त भइरहेको छ तर पनि अब टिमलाई कसरी अर्गनाइज गर्नु पर्ने कसरी खेल्नु पर्ने भनेर अब सरसित यसो कन्सल्ट गरौँ भनेर नि सर हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर

हजुर

ह हजुर हजुर हाम्रो हाम्रो फर्वर्ड लाइन त एकदम ठिक राम्रो छ स्ट्रङ छ कि सर डिफेन्स अलिक विक छ हौ सर डिफेन्स अलिक विक भएकोले पछाडि के भन्छ अपोजिटकोले अब अलिक अब् ए आच्छा छा हजुर हजुर हजुर ए आच्छा छा हजुर

ए आच्छा त्यसो गर्दा हुन्छ नि सर ए हुन्छ म सरसित एकपल्ट भेटेर पनि बात गर्छु नि ल सर

हजुर हजुर हजुर

हजुर हजुर हजुर

हजुर

हजुर हजुर अहिले हाम्रो प्र्याक्टिस भइरहेको छ कि सर टिमको सर एकपल्ट आएर यसो गाइडहरू गरिदिनु भयो भने राम्रो हुन्थ्यो नि सर

हजुर हुन्छ हुन्छ सर हुन्छ